हेलो दादा तपाईँ कहाँ हुनुहुन्छ तपाईँले त मलाई यहाँ सिङमारी स्ट्यान्डमा बोलाउनु भएर तपाईँ त हुनुहुन्न रहेछ त तपाईँ त मलाई अघि आइपुगे भन्नु हुँदै थियो त मैले अहिले तपाईँलाई खोजेको खोजेकै भइसके कहाँ जानु भयो हौ तपाईँ त अब